ए हजुर भन्नुहोस् एभन साइकल स्टोरबाट बोल्दैछु म हाम्रोमा त अहिले हिरोको छ त्यहाँबाट अन्त हिरो र एभनको चाहिँ छ हो मेन चाहिँ कस्तो खालको मतलब गियर वाला कि बिना गियर कि कस्तो टाइपकोहरू साइकल चाहिँ गियर वाला साइकल है डबल गियर कि खालि पछाडि मात्रै भए चल्छ हजुर ए सानोको लागि हो कति वर्षको हो सोह्रहरू पुग्यो है ए त्यसो भए त सोह्र वर्ष भन्दाखेरि एउटा छ एभनको छ एउटा कि रोस्टर भन्ने छ एउटा एभन एभनको मजाको छ तपाईँको पछाडिको चक्कामा गियर छ अन्त सस्पेन्सन छ एउटा त्यहाँबाट राम्रो छ साइकल हलुका पनि छ त्यो त्यो भारी टाइपको त्यो फलामको टाइपको होइन कि त्यो एल्मिनियमको हुन्छ नि अब एकदम हलुका हलुका टाइपको छ हजुर अँ यहाँ बलियो छ बलियो साइकल छ तर हलुका छ क्या त्यो लाइटवेट हुन्छ नि सजिलो चलाउनु पनि सजिलो हुने अन्त बजट चाहिँ कति होला तपाईँको अँ हुन्छ हुन्छ बाह्र तेह्रमा त आरामले पाइहाल्नु हुन्छ नि बाह्र तेह्रमा त मजाले आइहाल्छ हो अन्त तपाईँले अगर अलिक कम्ती बजटमा हेर्नुहुन्छ भने उता आठ हजारको मजाको छ अन्त त्यसमा चाहिँ तपाईँको के छ भने सस्पेन्सन चाहिँ छैन हो तर गियर चाहिँ छ आठ हजारमा राम्रो गियर छ तपाईँको सिङ्गल गियर भयो डिस ब्रेक छ दुईवटै अन्त डिस्प्ले हटाएर अँ त्यो डिस्प्ले हटाएर तपाईँ नर्मल ब्रेकै हालिदिनु भन्नुभयो नि हुन्छ अन्त एउटा चाहिँ तपाईँको बाह्र हजार भन्नुभयो बजट एउटामा दस हजार पाँच सौको छ हाम्रो त्यसमा चाहिँ तपाईँको पावर ब्रेक छ त्यो एउटा हुन्छ नि पावर ब्रेक भनेको अगाडिपट्टिबाट क्या ट्याक्कै यु सेपको दिएको हुन्छ मेटल अनि त्यहाँबाट ब्रेक हुन्छ हजुर अन्त त्यसमा चाहिँ पावर ब्रेक छ त्यो आठ हजारमा चाहिँ पावर ब्याग छैन त्यसमा चाहि डिस ब्रेक छ र अब हेरेर चाहिँ लिँदा हुन्छ तपाईँ चाहिँ कहाँबाट बोल्नुभएको हो दार्जिलिङबाट ए कि मतलब हेर्न आउनुहुन्छ कि सिफ्ट गरिदिनु त्यहीँ पठाइदिनु गाडीमा कलर चाहिँ कालोमा त छैन होला कलर चाहिँ कस्तो छ भने एउटा चाहिँ रातो र सेतो हलुका मिक्स छ अन्त त्यो बिचको रडहरू चाहिँ रेड कलरको छ अन्त अरू त्यो ठुलो ठुलो पाइपहरू जुन चाहिँ त्यो एक्सलको त्यो जुन पाइप हुन्छ बिचको त्यो चाहिँ हलुका सिल्भर कलरको छ हो त्यो एउटा सिल्भर र रेडमा एउटा तपाईँको व्हाइट ज्यादा भएको छ ब्ल्याक हलुका छ फुल्ली ब्ल्याकमा चाहिँ छैन फुल ब्ल्याकमा चाहिँ छैन अलिकति मिक्स चाहिँ हुन्छ ब्ल्याक रेड चाहिँ बरू पाउनुहुन्छ अँ ब्ल्याक रेड चाहिँ पाउनुहुन्छ ब्ल्याक रेड एक काम गर्छु नि त म तपाईँलाई वाट्सएपमा फोटो सेन्ड गरिदिन्छु कुन कुन छ कलरहरू चाहिँ जे जे अभाइलेबल छ तपाईँले भनेकोमा मोडलमा कुन चाहिँ वाला चाहिँ सेन्ड गरिदिनु आठ वाला सेन्ड गरिदिनु कि कि पावर ब्रेक वाला सेन्ड गरिदिनु कि कुन चाहिँ वाला कुन चाहिँको फोटो सेन्ड गर्नु अँ हुन्छ त्यो पनि तपाईँ हेर्नुहोस् अन्त हेरेर भन्नुहोस् न मलाई के कसो हुन्छ के मनपर्छ अन्त अरू केही प्रिफरेन्सहरू केही छ कि अरू कलर चाहिँ ब्ल्याक है हजुर हजुर अँ हलुका छ हलुका छ साइकल त पुरै नै हलुका छ ए त्यसो भए त अँ ठिकै छ हुन्छ हुन्छ हजुर ए हुन्छ हुन्छ दोकान त हाम्रो खुल्ला त खुल्लै हुन्छ बिहान दस बजी खोल्छौँ हामी त्यसो भए पठाउनुपर्यो भने अहिले त तपाईँ हेर्नुहोस् भोलितिर पठाउँदा भयो नि भोलि मन्डे गाडी पनि आउँछ होला सायद माथिबाट तपाईँले चिन्ने गाडी छ भने सजिलो त्यसमा पठाउँदा भइहाल्यो हजुर हाम्रो दोकान त यहीँ हो तपाईँको के अरे दार्जिलिङ मोडमा छ कि अन्त त्यहीँबाट गाडी त्यहीँ आउँदा अब जङ्गसनको गाडी छ भने त्यहीँबाट त जाने हो त्यहाँबाट लोड गरिकन जाँदा भयो नि ठिकै छ हुन्छ हुन्छ हुन्छ म त्यही गर्छु नि म तपाईँलाई वाट्सएपमा पहिला फोटो चाहिँ सेन्ड गरिदिन्छु नि ल हेर्नुहोस् न हुन्छ हुन्छ ल ल ल